मेरो मुल्य अब कुरा चाहिँ जुन मैले अहिलेसम्म याद भएको चाहिँ मेरो एउटा म सानो हुँदा पहिला होइन अब मेरो अब आमा बाबा बाबा चाहिँ मेरो अब होइन अर्कै बाबा हो आमाले दोस्रो बिहा गर्नुभएको अब त्यतिबेला मेरो आ बाबाले चाहिँ त्यो बाबाले चाहिँ मेरो आमालाई पुरा कुट्नु हुन्थ्यो होइन अहिले पनि त्यो कुराहरू याद गर्दा त्यो कुराहरू सम्झिँदा चाहिँ मलाई एकदमै दु ख लाग्छ हुन्छ नि म सानै थिएँ म पाँच वर्षहरू थिएँ अब जब बाबा मातीकिन आमालाई कुट्नु हुन्थ्यो त्यतिबेला म आमाले चाहिँ मलाई बोकिकन चाहिँ भाग्थ्यो है खिडकीबाट त्यो कुराहरू चाहिँ म अहिले पनि याद गर्छु होइन अन्त म कहिले पनि बिर्सिनु सक्दिनँ त्यो कुराहरू चैँ है यो मेरो अहिले सम्मको यादगार अन्त म यो कहिले पनि बिर्सिन्दैन यो हो मेरो यादगार